हजुर म यहाँ दार्जिलिङ घुम्न आएको थिएँ र तपाईँको नाम तपाईँको शुभ नाम चाहिँ सुमित्र हुनुहुन्छ अनि मलाई चाहिँ यहाँनिर चाहिँ मलाई यहाँ त धेरै जानकारी हासिल गर्नु मन लाग्यो र यहाँका हाम्रा सुवास घिसिङ प्रख्यात हाम्रा सुवास घिसिङ अनि आरबी राईज्युहरू जस्ता मानिसहरूका अलिकति उनीहरूको बारेमा जान्ने मलाई बहुत इच्छुक भयो र के तपाईँले यसबारेमा अलिकति मलाई बताइदिनु सक्नुहुन्छ हजुर हजुर

हजुर हजुर

हजुर हजुर हजुर हज

हजुर हुन्छ हजुर हजुर हजुर

क्षेत्रबट ए हजुर हजुर हजुर हजर हजुर हजुर हजुर होइन अर्को चाहिँ मलाई आर्को एकदमै कवि हाम्रो अगमसिहं गिरीको बहुत नाम सुनेको छु र अगमसिहं गिरीको बारेमा पनि तपाईँले मलाई अलिकति जानकारी दिनु सक्नुहुन्छ हजुर

ए हजुर अनि आर्को हामी मैले आर्को हाम्रो प्रसिद्ध हुनुहुन्छ आरबी राई उहाँहरको पनि धेरै माने चर्चित छ यहाँ ठाउँमा र उहाँ हजुर हजुर हजुर हजुर हजर हजर हजुर हजुर हजुर भएको हजुर र यति अब यति भन् अब तपाईँले हजुर हजुर हजुर धेरै है धेरै भुमिका निभाउनु भएको छ है उहाँले है एकदमै है हजुर हुन्छ हजुर हजुर हजुर हजुर अनि तपाईँले मलाई यो जानकारी दिनुभएकोमा धेरै धेरै धेरै धन्यवाद छ है तपाईँलाई हुन्छ हवस्